मलाई मन पर्ने गीतहरूमा नेपाली नेपाली र हिन्दी छ छन् त्यसमा चाहिँ मलाई धेरै भनेको हाम्रा नेपाली गीतहरू मन पर्छ त्यसमा त्यसका गीत त्यो गीतले के भन्न खोजेको र के भन्दै छ भनेर नेपाली गीतमा बुझ्न चाहिँ सजिला हुन्छन् हुन्छ अनि नेपाली गीतमा चाहिँ मन अथवा बु त्यसले थुप्रै थुप्रै बत मतलब कुराहरू बताउँछ त मलाई गीत गाउन चाहिँ सानैदेखिन्कै मनपर्छ र म म मलाई मलाई नेपाली गीतहरू मनपर्छ र म एक्लै बस् एक्लै बस्दा पनि गाउँछु